यहाँको प्राकृतिक स्रो स्रोतहरू चाहिँ अब मेन चाहिँ चियापत्ती चियापत्ती अब बगानहरू छ चियापत्तीहरू कमानमा टिपेर बिक्री गर्छ है सबैभन्दा ठुलो त्यो हो अन्त नेक्स्टमा सुन्तला अर्को कुन्ने अँ उयो के भन्छ चिरैटो यहाँको धेरै नै सोर्सहरू छ अब यहाँको डाँडाकाँडाहरू हाम्रो दार्जिलिङ प्राकृतिकोमा चाहिँ अब धेरै नै मान्छेले अब पैसाहरू कमाउने सोर्सहरू छ